हलो हजुर को बोल्नुभएको ए हजुरको नाम ए कहाँबाट बोल्नुभयो हेलो कहाँबाट बोल्नुभयो ए हजुर भन्नुहोस् न तपाईँलाई के मतलब तपाईँले अब यो मलाई फोन त गर्नुभयो गाडी अब सिक्न सिक्दै हुनुहुन्छ हैन मतलब तपाईँले टु ह्विलर चलाउनु हुँदैछ अहिले कि फोर ह्विलर चलाउनुहुँदै छ ए टु ह्विलरमा हुनुहुन्छ भनेपछि टु ह्विलरमा तपाईँले स्कुटी सिक्दै हुनुहुन्छ होला है ए अँ बहिनी अस्ति मैले अब तपाईँले त्यो चलाउनुभएको हेरेँ है अब पहिले सुरु सुरुमा भन्दा चाहिँ अहिले निकै नै तपाईँले अब प्रोग्रेस गर्नुभएको छ राम्रो लाग्यो है अनि त तपाईँले चाहिँ जस्तै यस्तो हुन्छ अब स्कुटी भन्ने कुरा चाहिँ नन गियर हो त्यसमा गियर हुँदैन त्यसमा त एक्सिलेटर हुन्छ हो त्यसमा अब एक्सिलेटर हुन्छ अनि त एक साइडमा क्लच एक साइडमा मतलब ब्रेक हुन्छ त्यसो हुँदा चाहिँ तपाईँले क्लच दबाउनुको साटो चाहिँ अर्को त्यो ऊ यो दबाउनु हुँदैछ बुझ्नुभयो अगाडिको ब्रेक त्यसो चाहिँ गर्नुहुँदैन त्यसमा मैले तपाईँको अलिकति फल्ट देखेँ बुझ्नुभयो अलिकति मैले फल्ट देखेँ अनि त त्यो चाहिँ अलिकति तपाईँले याद गर्नुहोस् किनभने त्यसो हुँदा के हुन्छ भने चाहिँ जब तपाईँ अब एकधुनमा गाडी चलाइराख्नु हुन्छ हैन त्यति बेला चाहिँ त्यो क्लच त्यो दबाउँदा चाहिँ मतलब अगाडिको ब्रेक दबाउँदा चाहिँ लड्ने चान्सेस हुन्छ फेरि अब हाइवेहरूतिर छ भने त्यो अलिक त नराम्रो ठुलै इन्सिडेन्ट हुने त्यस्तो सम्भावना हुन्छ हो त्यसैले चाहिँ तपाईँले त्यो कुरा चाहिँ याद राख्नुहोस् अरू तपाईँलाई केही सोध्नुपर्ने छ त्यो हुन्छ त्यही त तपाईँ अब भर्खर लर्नर हो मैले भनिहालेँ त अब जो सिक् जसले फर्स्ट टाइम सिक्दा त्यस्तै हुन्छ क्या जो जसले पनि सिक्छ अनि त तपाईँले अलिकति अब त्यो कन्फिडेन्स चाहिँ तपाईँले आफैले अब त्यो निकाल्नुपर्छ क्या कुदाउने बेलामा यसरी गाडी चलाउने बेलामा अनि त अब आफू डराई डराई म त सक्दिनँ होला त्यस्तो खालको चाहिँ नआओस् क्या मनमा त्यस्तो भावनाहरू आयो भने चाहिँ त्यो तपाईँले धेरै टाइम लाग्छ सिक्नलाई त्यही लागि अलिकति कन्फिडेन्स बिल्डअप गर्नुपर्छ तपाईँले गाडी चलाउनलाई चाहिँ अब त्यो एक्सिलेटर चाहिँ त्यही हो अब यस्तो हुन्छ तपाईँले नयाँ नयाँमा अलिकति छुँदै क्या गाडी अब ह्वात्तै कुदिहाल्ने खालको हुन्छ त्यही भएर तपाईँले एकदम जतिसक्दो समुद्ली अब त्यसलाई अब चलाउनुपर्ने हुन्छ त्यो अरू त्यो पुरानो हुँदै गएपछि त्यसमा अलिक जोड दिनुपर्ने हुन्छ बुझ्नुभयो त्यसो हुँदा चाहिँ नयाँ गाडीमा चाहिँ अलिक स्मुद हुन्छ बेसी तपाईँले त्यो दबाउनु पर्दैन आरामले दबाउँदा चाहिँ तपाईँको एकदम ब्यालेन्स पनि मिल्छ अनि त तपाईँको गाडी पनि तपाईँले राम्रोसँगले चलाउनु सक्नुहुनेछ बुझ्नुभयो यही हो अब ल हुन्छ बहिनी राखेँ हुन्छ फोन गर्दै गर्नुहोस् केही असुबिधा भयो भने ओके हुन्छ हुन्छ